हेलो अँ नमस्ते को बोल्नुभयो ए कहाँबाट बोल्नुभएको कालेबुङबाट अँ भन्नुहोस् ए ट्राफिकको लागि भाइ हेर ट्राफिकको लागि त मेन त अब ट्राफिक रुल थाहा हुनुपऱ्यो ड्राइभिङ भाइ हो ड्राइभर गर्नुहुन्छ ए रिपोर्टर हो अब ट्राफिकको लागि चाहिँ भाइ अब फर्स्ट चाहिँ आबो आफ्नो सेफ्टी हो होइन ट्राफिक रुल चाहिँ एकदम मोस्ट इम्पोर्टेन्ट हो अब ट्राफिकबाट चाहिँ धेरै एक्सि़डेन्टहरू हुनेलाई चाहिँ अब रोकथाम गर्छ होइन अनि प्रथम कुरो अब ड्राइभरहरूले अब सिटबेल्टहरू लाएको छ कि छैन हेलमेट लाएको छ कि छैन होइन अन्त त्यो हुन्छ अनि अब ट्राफिकमा धेरै पालनहरू गर्नुपर्छ अब रेडलाइटहरू लागिरहेको बेलामा सिग्नलहरू दिइरहेको बेलामा त्यतिबेला खुब याद गर्नुपर्छ सिग्नल सिग्नललाई एकदम ट्राफिकमा चाहिँ भाइ सिग्नललाई एकदम उयो गर्नुपर्छ पालन गर्नुपर्छ होइन अनि अब जस्तै अब रेडलाइट लागिरहेको छ भने त्यहाँनिर गाडी कुदाउनु भएन अब कस्तो सिग्नल कुन चाहिँ लाइन सिग्नल दिएको छ त्यसलाई एकदम फलो गर्नुपर्छ हो अन्त अब विशेष गरेर चाहिँ बाइक राइडर्सहरूलाई चाहिँ अब हेलमेट एकदम अनिवार्य छ अन्त अरू के छ भाइ अब जामहरू हुनु भएन ट्राफिकले अब जामहरू भएको छ भने क्लियर गर्छ अब सबैलाई रोकथाम गरेर कुन जग्गामा कुन गाडीलाई कता पठाउनु पर्ने हो होइन विशेष त त्यही हो ट्राफिकको रुलहरू चाहिँ अब गाडी स्पिड कुदाउनु भएन हेलमेट लाउनेलाई भाइ अब फर्स्ट अफ अल चाहिँ हामी सम्झाउने हो होइन कानुनले पनि फर्स्ट अफ अल चाहिँ अब मान्छेलाई ज्ञान नभएको मन्छेहरूलाई चाहिँ अब सिकाउनु पर्छ होइन हेलमेट नलाउँदा के हुन्छ हेलमेट त फर्स्ट त भाइ सेफ्टी हो फर्स्ट चाहिँ अब सेफ्टी हो अबो हेलमेट किन लगाउनुपर्छ भन्दाखेरि चाहिँ मान्छे जहिले पनि एक्सिडेन्ट हुँदाखेरि चाहिँ फर्स्ट चाहिँ आफ्नो टाउको चाहिँ बडी चाहिँ सबसे भन्दा चाहिँ अब गरूङ भाग चाहिँ टाउको हो हो भाइ एक्सिडेन्ट हुँदाखेरि यसरी जादाँखेरि चाहिँ रोडमा चाहिँ पहिला टाउको ठोक्किन्छ फर्स्ट टप सेफ्टी चाहिँ टाउको चाहिँ अब हाम्रो हेलमेट हो त्यही कारणले अब हेलमेट नलाउनेहरूलाई चाहिँ हामी चाहिँ अहिले चाहिँ भाइ अब हजार रुपियाँ लिँदैछ गभर्मेन्ट एज ए रूलमा होइन अन्त अब हेलमेट चाहिँ एकदम अनिवार्यै छ हो अनि अब त्यसो त फेरि अहिले अब पञ्चायत इलेक्सनले गर्दाखेरि पुरा एकदम यो जनताहरूको एकदम उयो बेसी रगरगी छ हो नेताहरूले तेल हालिदिइहाल्छ कुदेको कुदेकै हेलमेट बिना हो अनि त्यस्तोहरूलाई चाहिँ हामी एकदम कानुनी कार्वाही गर्दैछौँ अन्त अरू भाइ अरू केही छ भाइ सोध्ने भाइ ल भाइ भाइ पनि अब राइडर हो भने चाहिँ एकदम सेफ्टी एकदम पालन गर्नु होइन अब गाडी कुदाउने छ भने सिटबेल्टहरू सबै याद गर्नु स्पिड बेसी होइन हो फोर्टी फिफ्टीदेखिको उँभो कुदाउने होइन हो फर्स्ट चाहिँ सेफ्टी है भाइ ल हुन्छ